मलाई लेखन शैलीमा चाहिँ परम्परागत उनको कलम चलाएर नै चलाएको नै मन पर्छ रुचि राख्छु किनभने देखिलाई चाहिँ हामीले त्यस्तै प्रकारले अब सिक्दै आएको हो कलम जस्तै अब त्यो पहिलाको त्यो फाउन्टेन पेनहरू भन्ने मसी लाएर हामीले इङ्क लाएर चाहिँ हामीले त्यो लेख्ने गर्थ्यौँ त्यसमा चाहिँ अब आफ्नो आफ्नो राइटिङ कम्पिटिसन् पनि राख्थ्यौँ हामीले कतिवटा कुरा त्यो लेखनमा चाहिँ आफ्नो बिचारले आफ्नो बिस्तारले लेख्नु सकिन्थ्यो सकिन्छ पनि र अहिलेको चाहिँ ल्यापटप त्यो मोबाइलमा चाहिँ धेरै नै अब परिवर्तन आएको छ त्यसमा चाहिँ अब मैले त्यति रुचि पनि राखिनँ अब सायद त्यति ढङ्ग पनि नहुनाको कारणले गर्दा चाहिँ मो त्योपट्टि छुइनँ र त्यस्तै प्रकारले नै अब आफ्नो बिचारहरू त कस्तो प्रकारले आफ्नो बिचार अनुसार नै त्यो लेखन शैलीहरू चाहिँ परिवर्तन भएको हुन्छ र टेक्निकल रूपले गएको हुन्छ आफ्नो टेक्निकलको आधारमा चाहिँ अब कतिवटा चाहिँ हामी निपुण नभएकोले गर्दा चाहिँ सकि जनिँदैन पनि बुझिँदैन पनि कतिवटा छैन र हामी लेखन शैलीलाई नै म अगाडि बढाउन चाहान्छु